मैले चाहिँ फिलहालै एउटा ब्लेजर चाहिँ एमाजोनबाट अर्डर गरेको थिएँ र त्यसबारेमा चाहिँ एकदम म चाहिँ एकदम खुसी छु मेरो जतिन एक्सपिरियन्सहरू छ त्यो चाहिँ एकदम राम्रो छ मैले अर्डर गरेको ब्लेजर मलाई फिटिङ आयो र त्यसको डिजाइनहरू पनि धेरै राम्रो थियो त्यसको प्रत्येक डिजाइनहरू राम्रो लाग्यो मलाई र त्यो ब्लेजरमा भएको त्यो एउटा सानो सानो पकेटहरूदेखिको लिएर त्यसको फिनिसिङ डिजाइनहरू नि धेरै राम्रो थियो र मैले त्यो ब्लेजर किन्दा दाम त्यसको दाम पनि धेरै सस्तोमै पाएको छु र त्यो ब्लेजरमा जति किसिमको डिसकाउन्टहरू थियो त्यो डिसकाउन्टदेखिको म धेरै खुसी छु है अन्त यदि मैले अरू अरू ठाउँबाट किनेको भाए भए यति यति डिसकाउन्ट पाउँथिइनँ होला र म एकदमै धेरै खुसी छु कि आबो मैले अमेजोनबाट त्यसरी एउटा अनलाइन अर्डर गरेँ मैले अनलाइन अर्डर गर्दा अन्त धेरै धेरै मेरो चाहिँ अब धेरै पोजिटिभै छ के एक्सपिरियन्स चाहिँ मैले पर पर मैले अर्डर गरेको लुगा अब अनलाइन अर्डर गरे तापनि एकदमै फिटिङै आयो त्यसको डिजाइनहरू पनि धेरै राम्रै थियो प्लस मलाई मैले धेरै डिसकाउन्टहरू पाएँ